खोइ मैले त पन्ध्र सयमा मिक्सी किनेको कि दुई महिना चलाएँ हो खोइ राम्रै छैन रहेछ हौ त्यसको त्यो प्लक पनि एउटा पनि राम्रो छैन रहेछ हो भित्रको पनि राम्रो छैन भित्रको तारै पो जलेछ हौ के गर्नु पर्ने हौ अब कति पनि भएको छैन चलाएको त नयाँ हो भैयालाई अब एकपल्ट चाहिँ हेर्नु दिनुपऱ्यो भनेर भनेको हौ बनिन्छ कि कतै भनेर अब आशामै छु